मलाई चाहिँ मेन विषयमा चाहिँ यहाँको चाहिँ इन्भाइरोमेन्ट मनपर्छ अब किनकि हाम्रो यहाँ अब म त यहाँ दार्जिलिङ हाम्रो चाहिँ अब यहाँ दार्जिलिङ पाहाड अब क्विन अफ् हिल्स भन्छ अन्त त्यो भएर चाहिँ यहाँको चाहिँ इन्भाइरोमेन्ट मनपर्छ अब यहाँ चाहिँ त्यस्तो डरलाग्दो गरम पनि हुँदैन त्यस्तो ठन्डा पनि हुँदैन ठन्डा भयो भने अब विन्टरको टाइममा तर अरू बेला हाम्रो चाहिँ यहाँको अब त्यस्तो डरलाग्दो पोल्युसन हुँदैन हाम्रो चाहिँ अब यहाँ रुखपातले भएकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ रुखपात ज्यादैहरू भएको कारणले गर्दाखेरि चाहिँ यहाँको चाहिँ फ्रेस हावाहरू हामीले खानुसक्छ फ्रेस हावाहरू हामीले उयोहरू गर्नुसक्छौँ पोल्युसन चाहिँ त्यस्तो हुँदैन अन्त यहाँको चाहिँ हामी म चाहिँ अब यहाँ दार्जिलिङको चाहिँ मान्छेहरू राम्रो लाग्छ अब किनकि हामी नेपालीहरू चाहिँ हाम्रो चाहिँ काइन्ड हार्टेड हुन्छ अब अब अरूले यस्तो यस्तो दुःख भयो यस्तो यस्तो गर्दाखेरि पनि अब छिटो इमोसनल हुने खालके अब अरूको प्रब्लम छिटो बुझ्ने खालके त्यस्तो खालके चाहिँ छ अब प्रायः अब सबै त होइन तर अब प्रायः अब हन्ड्रेड पर्सेन्टमा चाहिँ एट्टी नाइन्टी पर्सेन्टहरू चाहिँ हाम्रो चाहिँ यहाँको नेपालीहरू चाहिँ हामी चाहिँ राम्रो काइन्ड हार्टेडकोले गर्दाखेरि चाहिँ यहाँको मान् यहाँको मान्छेहरू अब राम्रो लाग्छ है इन्भाइरोमेन्ट पनि भयो अन्त त्यो कारणले गर्दाखेरि चाहिँ छिटो हेल्पफुल खालके त्यो भएको कारणले गर्दा चाहिँ मलाई यहाँको मान्छे यहाँको उयोहरू चाहिँ एकदम राम्रो लाग्छ त खुसी छु यो ठाउँमा अब जन्मिएँ जन्मिएँ भनेर किनकि अब दार्जिलिङ दार्जिलिङ यहाँ घुम्ने ठाउँहरू पनि टुरिस्टहरूको लागि एकदमै राम्रो छ अब टुरिस्टहरू यहाँ प्रायः यहाँ सिजनमा पुरा हुन्छ टुरिस्टहरू अब टुरिस्ट आउने ठाउँ हो अब यहाँ चाहिँ पुरा टुरिस्टहरू आएर पनि टुरिस्टहरूलाई अब यहाँको इन्भाइरोमेन्टको यहाँको मान्छेको बानी बेहोरा देखेको कारणले गर्दा चाहिँ टुरिस्टहरू पनि एकपल्ट आएर बारम्बार आउनुहुन्छ किनकि अब यहाँ टुरिस्टहरू आएको बातहरू गर्दाखेरि भन्नुहुन्छ यहाँ कत्ति काइन्ड हार्टेड कत्ति राम्रो ठाउँ त्यस्तोहरू भन्नुहुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ अब चियापत्ती भयो उता चिया त चियापत्ती दार्जिलिङको सबसे भन्दा फेमस हो फेमस हो यहाँको टुरिस्ट स्पोटहरू राम्रो छ यहाँको मान्छेको हा काइन्ड हार्टेडहरू छ त्यो भएर चाहिँ एकदमै राम्रो लाग्छ